भाइ मैले दाल कडी र तड्का अर्डर गरेको थिएँ तिनवटा रोटी र दाल कडी अनि तड्का अर्डर गरेको थिएँ त्यो मलाई त्यो रद्द गर्नुपऱ्यो त्यो मेरो अर्डर रद्द गर्नुपऱ्यो त्यसले गर्दाखेरि त्यसको ठाउँमा चाहिँ अन्डा करी र चिकन करी एक एक प्लेट पठाइ दिनुहोस् न है